मेरोमा किताबहरू त निकै छ म निकै किताबहरू पढ्छु अनि मेरोमा तपाईँको क्लासिक पुस्तक रोबटकीय साक्यदेखि लिएर तपाईँको नेपाली राइटर्सहरूको पनि छ जस्तो फुलाङ्गेहरू भयो त्यसमा फुलाङ्गेहरू छ अहिले त्यसको लेखकको नाम त बिर्सेछु छुडेन छुदेन किम्बो अँ सरी मलाई याद भयो माफ गर्नोस् मलाई याद आयो छुदेन किम्बोको फुलाङ्गेहरू पनि छ म किताब त धेरै प्रकारको पढ्नु मन पराउँछु तर एउटा किताब चाहिँ मेरो लागि क्लासिक भएर मेरो लागि पुरै मनपर्ने भएर बस्यो भनेको त्यही हो अमिर बुवा र गरिब बुवा रिच ड्याड पुअर ड्याड फ्रम रोबर्ट किवासाकीबाट त्यही हो बुक चाहिँ मैले कसरी किनेँ भन्दाखेरि चाहिँ मैले हाम्रै यहाँ नज्दिकै एउटा पसल किताबको पसल छ धेरै पुरानो पसल कासीनाथ मैले त्यहाँबाट त्यो किताब किनेको है किनभने त्यो किताब त्यहाँ तब अनलाइनको जमाना चल्दैथ्यो आफ्नोमा पैसा पनि थिएन अनलाइनबाट मगाउने र मैले यसो हेर्दाखेरि त्यहाँ देखेँ अनि अब देखेको किताब कुरा त झट्टै किन्न मनपरिन्छ र मैले त्यहाँबाट किनिएको त्यो किताब राम्रो छ निकै राम्रो त्यो किताब तपाईँ तपाईँको खास कपी त होइन त्यो तपाईँको सायद बनाइएको कपी होला तर पनि राम्रो छ कि किताब मैले त्यो जुन दु ख गरेर त्यो किताब किनेँ त्यसले गर्दाखेरि नै होला मैले त्यो किताब देख्दा पनि एकदमै रोचक हुन्छु एकदमै खुसी लाग्छ र मैले त्यो किताब किनिएको अति नै राम्रो किताब पढ्नु पनि मज्जा आउँछ अरूले कम्प्युटरतिर किताब पढ्छ मलाई चाहिँ अल्छी लाग्छ कम्प्युटरमा किताब पढ्नु त्यसले गर्दाखेरि चाहिँ म किताब किनेर नै पढ्नु मन पराउँछु त्यो हार्ड कपी देख्दा मलाई खुसी लाग्छ र म त्यो किताब पढ्छु अँ त्यो किताब अब पुरा धेरै मज्जा मज्जाको लेखिएको छ नि त्यसले गर्दाखेरि अब त्यो किताबलाई एकदमै रोमान्चक बनाइदिन्छ के अब ब्यापार बेत्तल बुझ्न हो भने त्यो किताब त्यो किताब तपाईँले किन्नैपर्छ किन्नु भएको नै राम्रो कोहीलाई मागेर पढनुभन्दा चाहिँ किन त्यो किताब तपाईँकोमा छ भने तपाईँलाई एकदम मज्जा आउँछ क्या त्यो किताब पढ्नु त्यो किताबले तपाईँलाई एकदमै भरिपूर्ण पार्छ तपाईँलाई एकदमै राम्रो ज्ञान दिन्छ तपाईँलाई बित्त र व्यापार कसरी के गरेर अब तपाईँले त्यसको सक्षम बनाउनु सक्नुहुन्छ त्यो तपाईँलाई एकदमै राम्रो पाराले बुझाएको छ त्यसले गर्दाखेरि चाहिँ त्यो किताब चाहिँ म धेरै नै धेरै भयो मेरोमा त्यो किताब भएको र म समय समय त्यो किताब फेरि पढिरहने गर्छु हजुर अनि अरू धेरै धेरै पुस्तकहरू त निकै छ मेरोमा अब म राम्रो लाग्छ के पुस्तक पढ्नु तपाईँको रबिन शर्मा भयो तपाईँको मेलकम ग्ल्याडवेल भयो मलाई मलाई जतिसक्दो कथा सङ्ग्राहलय भएको पुस्तक मनपर्दैन कि मलाई जति पनि पुस्तक हुन्छ तपाईँको यो नन फिक्सन क्याटेगोरी भन्छ म त्यो क्यटागोरी त्यो उयोबाट नै मलाई मतलब मनपर्छ पुस्तक पढ्नु तपाईँको गैरकाल्पनिक जुन जुन हुन्छ मलाई त्यहीबट नै मनपर्छ पढ्नु के पुस्तकहरू तपाईँको जति पनि यो गैरकाल्पनिक कोठीहरू छ होइन त्यहाँको लेखकहरू हुन्छ तपाईँको यो मेलकम ग्ल्याडवेल रबिन सर्मा भयो उनीहरूको मलाई असाध्य राम्रो लाग्छ तपाईँको रोबर्ट किवासाकी जसले चाहिँ तपाईँको व्यापार र बित्तमा विशेष चाहिँ व्यापार र बित्तको पढ्नु चाहिँ मज्जा लाग्छ मलाई रोमान्चिक लाग्छ अनि तपाईँको जुन चाहिँ यो यो जुन चाहिँ तपाईँको यो नेताहरूकोमा लेखिन्छ अब जुन चाहिँ तपाईँको राजनीति माथि लेखिएको हुन्छ मलाई त्यस्तोहरू मज्जा लाग्छ क्या पढ्नु त्यसैकारण म त्यस्तो किताबहरू धेरै नै पढ्ने कोसिस गरिरहन्छु